हेलो हेलो भाइ आज तपाईँकोमा सब्जीहरू के के छ हो अर्ग्यानिकमा ए अनि दामहरू दामहरू चाहिँ कस्तो छ ए भिन्डीहरू यस्तो यो इस्कुसको मुन्टाहरू चाहिँ कसरी छ

ए एक बिटामा त कम्ती हुँदैन ए त्यो चाहिँ एकदमै अर्ग्यानिक है ए त्यही त अस्ति नै पनि अब एकातिरबाट ल्याएको राम्रो थिएन भाइकोमा चाहिँ पुरा राम्रो हुन्छ अरे भनेर सुनेर फोन गरेको नि ए एक हप्तासम्म बस्छ है ए फ्रिज पनि नचाहिने रहेछ त्यसो भए अलिक मिलाइदिनु नि दुई चार बिटा नै लिन्थेँ साग चाहिँ ए ए भिन्डीहरू पनि छ है ए हुन्छ हुन्छ त्यसो भएदेखि अब के अरे म आज तपाईँबाट अलिअलि कम्ती कम्ती नै लिन्छु सब्जीहरू त्यहाँदेखि चाहिँ दाम अलिक कम्तीहरू गरिदिनु भयो भने चाहिँ अलिक मजाले नै लिएर जे होस् घरमा अलिक पूजाहरू छ अन्त अलिक सब्जी बेसी चाहिन्छ कि यिनीहरूले गर्दा अब अलिक बेसी चाहिन्छ हो अनि के अरे अलि अलि हुन्छ दिनुहोस् न त त्यसो भने अब तपाईँले राम्रोसँग अलिक सस्तोमा दिनुभयो भनेदेखि तपाईँकोबाट सधैँ लिन्छु सधैँको कस्टमर बनिन्छु नि म ए आलु चाहिँ आलु आलु आलु पनि अलिक निकै चाहिएको छ मलाई चाहिन्छ तिस चालिस किलो हो हजुर ए हुन्छ हुन्छ हवस् भाइ हवस् आउँछु नि ल लिनलाई हुन्छ हुन्छ अहिले भरे आठ बजी साढे आठ बजीतिर आउँछु नि हजुर हुन्छ हवस् हवस् हुन्छ हजुर